मेरो फर्स्ट प्रोडक्टको एक्स्पिरियन्स चाहिँ धेरै राम्रो थियो जुन चाहिँ चाहिँ मेरो एउटा एडिडासको बुट थियो अनि त्यो प्रोडक्ट चाहिँ मलाई धेरै नै मन परेको थियो अनि प्राइसहरू पनि राम्रो थियो जुन चाहिँ त्यो मैले त्यो प्रोडक्ट थियो कति जुलाई फिफ्टिनहरूतिर अर्डर गरेको थियो अनि त्यसको वान विकहरूमा चाहिँ मेरो समान डेलिभर भएको थियो अनि प्याकेजिङहरू पनि राम्रो थियो अनि क्वालिटी पनि धेरै नै राम्रो थियो मैले एक्स्पेक्ट गरेकोभन्दा पनि निकै नै राम्रै थियो अनि त्यो चाहिँ मेरो फर्स्ट प्रोडक्ट थियो अनि धेरै नै राम्रो लागेको थियो अनि मलाई पुरा मन परेको पनि थियो अनि त्यो प्रोडक्टको चाहिँ मटेरियल भनौँ त्यो पनि धेरै नै राम्रो निकै खप्ने खालको नै अनि प्राइसहरू पनि ठिकठाक हो प्याकेजिङहरू पनि सबै दामी डेलिभर पनि दामी गरिदिएको टाइममा भनौँ अनि जति भनेको थियो त्यति टाइममै डेलिभर पनि भएको थियो अनि मलाई पुरा मन परेको थियो त्योहरू चाहिँ